छुट्टी हुँदाखेरि चाहिँ हामीलाई छुट्टी हुँदाखेरि हामीलाई हाम्रो घरको छेउमा तिनजाना तिनवटावटा जस्तो स्विमिङ पुल छ अनि हाम्रो छुट्टी हुँदैखेरि चाहिँ त्यही स्विमिङ पुलतिर जानु मनपर्छ अनि हाम्रो परिवारसित बाबा आमासित छुट्टीको दिनहरू हामी स्विमिङ पुल जाने गर्छ है